हाम्रो दार्जिलिङ जिल्लामा धेरै प्रकारको होम स्टे होटेल्स रेस्टुरेन्ट धेरै प्रकारको छ यहाँ धेरै टुरिस्टहरू घुम्नको निम्ति आउने गर्छन् अनि रेन्ट घर भाडा बजारतिर भन्दा धेरै सस्तो पनि गर्दछ